मैले एउटा दाम्रो कम्पनीबाट एउटा बेड किनेको थिएँ त्यो बेड चाहिँ मलाई एकदमै मनरपेन किनभने मलाई त्यहाँको दोकानदारले पनि भनेको थियो कि एकदमै राम्रो यहाँ त्यो बेड पाउँछ भनेर त्यसकै लागि चाहिँ सबैको जानकारी लिएर चाहिँ म त्यो दाम्रो कम्पनीमा गएको थिएँ तर त्यो बेडको त्यो त्यो बनावटीहरू नै मलाई मनपरेन र सामानहरू पनि कच्चा हालिदिको थियो रहेछ किनभने त्यो बेडमा बेडहरू एक सालहरूसम्म त मजाले टिक् टिकिरहेको थियो तर एक सालको बादमा चाहिँ त्यो सामान त्यो किराले खाएको किराले खाएर सबै त्यो सामानहरू त्यो पुरा काठ किराले खान्छ नि त्यसरी पुरा त्यो पुरा धुलो झर्नु थाल्यो त्यसबाट तर हामीलाई चाहिँ मलाई चाहिँ भनेको थियो कि त्यो दाम्रोमा त्यो कम्पनीको मान्छेले राम्रो पाउँछ भनेर चाहिँ गरेको थिएँ तर त्यो मलाई चाहिँ एकदमै त्यो त्यो देखेर चाहिँ त्यो बेडको अवस्था देखेर चाहिँ म एकदमै निराश भए त्यति बेला लाग्यो कि मलाई बरु अलिकति ज्यादा पैसा हालेर बरु टिकको काठको बरु घरमै राजमिस्त्री लगायो बरु आफैले अर्डर गरेर बनाएको भए पनि हुन्थ्यो जस्तो लाग्यो त्यसमा चाहिँ किनभने मलाई कसैको जानकारी लिएर नै म त्यो दाम्रो कम्पनीको नाम सुनेर गएको थिएँ दोकानमा तर त्यो बेड बेड चाहिँ अलिकति त्यो मलाई एकदमै त्यो त्यो मनैपरेन एकदमै किनभने त्यो बेडहरू भाँच्यो त्यो किनभने ज्यादा ज्यादा मान्छेहरू बस्दाखेरि पनि त्यो एक प्रकारको आवाजहरू आएर हामीले कम्पलेन पनि गरेको थिएँ त्यसमा अन्त त्यो बेडमा एक साल पनि नहुँदै हुँदै त्यो राम्ररी चलेन त्यो किनभने अब त्यत्रो पैसा हालेर त त्यो आफैले पैसा हाले पछि त फेरि सामान पनि राम्रै पाउनु पर्छ तर त्यो दोकानदारले पनि हामीलाई राम्ररी राम्रो राम् राम्रो हो भनेर चाहिँ भनेको थियो तर त्यसमा चाहिँ मलाई एकदम निराश लाग्यो त्यही कारण चाहिँ मैले बरु मलाई चाहिँ यस्तो लाग्यो कि बरु घरमै बनाएको चाहिँ राम्रो हुँदोरहेछ जस्तै लाग्यो त्यो अरूको आशामा चाहिँ नगरेको राम्रो आफैले गरेको आफैले बरु अर्डर गरेर काठहरू ल्याएर आफैले आफ्नो डिजाइनले बनाको चाहिँ मलाई राम्रो लाग्यो तर मो दाम्रोबाट चाहिँ एकदमै निराश भए प्रडक्ट्सदेखि चाहिँ